मैले चाहिँ अहिलेसम्म कसैको लागि केही कविताहरू लेखेको छैन होइन अब लेखौँला पछितिर लेखौँला अझै पनि टाइम छ होइन अहिलेसम्म चाहिँ मैले कसैको लागि केही कविताहरू चाहिँ लेखेको छैन लेख्यो भने पनि म पछि एकदम सोचेर सम्झेर मजाले लेखिदिन्छु अनि अहिलेसम्म चाहिँ लेखेको छैन मैले कविताहरू म चाहिँ यही भन्न चाहन्छु पछि चाहिँ म लेखिदिन्छु कसै न कसैको लागि